हेलो ए हजुर ए हजुर हजुर ए हजुर ए हजुर ए हजुर हजुर म उयो के भन् हजुर म पठाइदिँदैछु सफा गर्ने कि नरिसाइदिनुहोस यस्तै भयो हो अनि ए हजुर हजुर ए हजुर हजुर तपाईँ कहिले आउनु भएको ए हजुर हजुर म नरिसाइदिनुहोस न योपालि यस्तै भयो रेनी सिजन चल्दैछ अनि मो पठाइदिँदैछु नि सफा गर्ने निलाम गर्दि चेन्ज गरिदिन्छ नि हामी ए हुन्छ हुन्छ एकछिन न चेन्ज गरिदिन्छ नरि नरिसाइदिनुहोस् न ए हुन्छ हुन्छ म सफा गर्ने पठाउँछु रूमहरू पनि सबै सफा गर्ने पठाइदिन्छु नरिसाइदिनुहोस् न अब चेन्ज गरिदिन्छु नि तपाईँ एकछिन बाहिर निस्किदिनुहोस् न ए हुन्छ हुन्छ ए ए हजुर हजुर तपाईँलाई खानाहरू चाहिन्छ खानामा के खानु हुन्छ तपाई हजुर भेज या नन भेज ए हजुर यहाँ ट्रेडि ट्रेडिसनल खाना पनि पाउँछ यहाँ ए हजुर यहाँ मकैको चामलको भात मकैको पनि पाउँछ हजुर गुन्द्रुक किनेमा पनि पाउँछ हुन्छ एकछिन बाहिर निस्किदिनुहोस् न हुन्छ